ड्राइभरको सिट यो यात्रीबसको ड्राइभरको सिट एकदमै राम्रो प्रकारले बनाएको रहेछ एकदम ठिक लेवलमा ड्राइभरलाई ऊ आफ्नो स्टियरिङको ब्यालेन्समा बस्ने हिसाबले स्टियरिङकोसँग एकदम हाइट मिलाएर बनाइदिएको रहेछ त्यो सिट एकदमै राम्रो फेरि एकदम डन्लप मजाको हालिदिएको रहेछ त्यहाँबाट त्यसको त्यो माथिको जुन त्यो भण्डार हुन्छ जो केरियर ड्राइभरदेखि माथिको त्यो सामान गाडीको पार्ट्सहरू राख्ने यस्तो सामानहरू राख्ने हुन्छ गाडीका अब ड्राइभरको कतिवटा टिफिन केरियरहरू राख्ने हुन्छ गाडीको कतिवटा के अरे पुर्जाहरू राख्नेहरू सामानहरू राख्ने त्यो केरियर क्या राम्रो डिजाइन गरेर बनाएको रहेछ मजाले एकदम त्यो सन्माइका दिएर डिजाइनमा बनाइदिएको रहेछ त्यो पनि साह्रै राम्रो लाग्यो मलाई यो यो बसको यात्रु बसको त्यहाँबाट फेरि खिर्की पनि साह्रो मजाको बनाइदिएको रहेछ अब सबैले आजकल यो बसको खिर्कीकै छेउमा बस्न चाहिँ चाहन्छौँ हामी अब किनभने बाहिरको सबै मतलब उयोहरू दृश्यहरू हेर्न पाइयो सबै मान्छेहरूलाई पनि देखिन्छ यसो हिँड्डुल गरेका दोकानहरू कस्तो बिल्डिङहरू हेर्नु पाइयो खिर्की फेरि डिजाइनदार रहेछ एकदम खोल्नु पनि सुविस्ताजनक बन्द गर्नु पनि सुविस्ताजनक साह्रै राम्रो लाग्यो मलाई अनि त्यो सिटहरू पनि एकदमै राम्रो अनि बस्ने त्यो हामी बस्ने सिटहरू पनि साह्रै राम्रो गियर सिस्टमको रहेछ अनि यो डिजलले चल्ने बसहरूको चाहिँ भाडा पनि अलिक कम्ती हुन्छ राम्रै मतलब अब राम्रैसँगले चल्छ डिजलले चल्ने ब बसहरू पनि भाडा पनि कम्ती छ त्यसको एकदमै सुविस्ताजनक उ हुन्छ यात्रु बसहरूमा विशेष गरेर एकदमै मलाई त त्यो सबैभन्दा राम्रो त ड्राइभरको सिटै राम्रो लाग्यो अनि त्यो खिर्कीहरू सबै एकदमै राम्रो अब डिजलले चल्ने गाडीमा चाहिँ असुविस्ता केही हुँदैन एकदमै राम्रो हुन्छ भाडा पनि कम्ती छ डि डिजलमा चल्ने अब का बसको दाम चाहिँ बेसी हुन्छ त्यस्तै हो एकदमै राम्रो लाग्यो मलाई ठिकै छ सबै एकदम